हेलो गुड मर्निङ भाइ कस्तो हुनुहुन्छ हजुर तपाईँले मलाई जुन चाहिँ क्रिम दिनुभएको थियो नि लोरियलको एकदमै राम्रो रहेछ भाइ एकदमै राम्रो रहेछ मैले अहिलेसम्म चाहिँ त्यस्तो क्रिम चाहिँ भेटेको थिइनँ हेर्नुस् न चाँया कस्तो निस्किहरेको थियो मज्जाले अब अलिक क्लियर भयो अझै त्यसको रेज्युमै चलायो भने त डल्लै जान्छ होला हौ है भाइ त्यही भएर नि हजुर अझै किनौँ भनेर आएको कि एकदमै राम्रो रहेछ पोजेटिभ रिजल्ट भयो पुरा पोजेटिभ हो मैले कतिजनालाई पनि अझै भनिदिइराखेको छु साथीहरूलाई पनि उनीहरूको त्यही चायाँको प्रब्लम भएर हो हजुर तिनीहरू पनि आउँछु भन्दैछ यो मैले जुन जुन प्रोडक्ट लगेँ त्यही त्यही प्रोडक्ट चाहिँ दिनुहोस् न ल भाइ हुन्छ हुन्छ